मलाई फुलहरू पुरा मनपर्छ म घरमा फुलहरू रोप्छु फुल रोप्नुको लागि फरुवाहरू चाहियो मल हाल्नुपर्छ फुलमा पुरा काँडा हुन्छ राम्ररी रोप्नुपर्छ